मेरो बाल्यकाल अब त्यस्तै गरी यो समय बितेको हुनाले मेरो बाल्यकालको सपभन्दा मनमोहक सम्झनाहरूमध्ये आमा नै हुन् आमाले बनाएको तरकारी आमाले बनाएको खाजाभुजाहरू अब चिज कुराहरू धेरै छन् अब मनमोहक भन्ने शब्द जुन चाहिँ छ मनमोहक भन्दा सबैभन्दा एकदम आजसम्म पनि छोइराखेको आजसम्म पनि लागिराखेको आजसम्म पनि यसको लागि तड्पिराखेको चाहिँ म मेरा निम्ति चाहिँ सबभन्दा मिठो चाहिँ आमाले बनाएको चटेलाको सब्जी नै हो है आजसम्म न बुढीले बनाउन सक्यो त्यस्तो न अन्य कसैले दियो कोही कोही बेला म आफै पनि ट्राई गर्छु तर र पनि हुँदैन अनि कुन कुराले चाहिँ मलाई चाहिँ विशेष बनाउँछ भन्दाखेरि मलाई विशेष बनाउने या मलाई यो ठाउँसम्मन् पुऱ्याउने चाहिँ मेरै आफ्नै गुरुजनहरूको आमा बाबाको एउटा प्रेरणा र आफ्नै एउटा सङ्घर्षले गर्दाखेरि म यहाँसम्म आइपुगेँ त्यही मेरो लागि विशेष हो थ्याङ्क यू